परिवारकाहरू कृषिमा भए पनि धेरैले कृषि पेसामा नलाग्न रोजेको देखिन्छ भन्ने कुरो यो सही कुरो हो र यसबारे म के भन्छु भन्न चाहन्छु भने विशेष गरी कृषि क्षेत्र त एकदम उत्तम क्षेत्र हो मलाई एकदमै मनपर्ने कृषि हो मनपर्छ मलाई तर हाम्रो भारतवर्षमा कतिवटा कृषि गराइ चाहिँ खेती गराइ चाहिँ सिस्टममा छैन र बिना सिस्टममा भएकोले गर्दाखेरि उत्पादन ठिक हुँदैन र उत्पादन ठिक नभएकोले गर्दाखेरि त्यहाँ कृषकहरूलाई लस हुन्छ घाटा हुन्छ त्यसले गर्दाखेरि नै धेरै कृषकहरूले कृषि गर्नु छोडेको जस्तो मलाई लाग्छ तर यदि सिस्टममा गऱ्यो भने त्यो कृषिले चाहिँ अवश्यै पनि कृषकलाई माथि उठाउँछ जस्तो मलाई लाग्छ र भारतवर्षमा कृषि क्षेत्रमा चाहिँ हाम्रो भारत सरकारले धेरै नै महत्त्व दिनुपर्छ जस्तो मलाई लाग्छ र यदि सरकारबाट धेरै सहयोग कृषकहरूलाई भयो भने अवश्यै पनि हाम्रो भारतवर्ष एउटा कृषिप्रधान देश हो र यो कृष कृषकहरूले धेरैभन्दा धेरै कृषि उत्पादन गर्छ र अन्न फलफुल आदि उत्पादन गर्छ भन्ने मैले सोचेको छु